हलो भन्नुहोस् न हजुर हजुर ए हजुर अँ ए कहिलेतिर आउनुहुन्छ हौ साह्रो राम्रो ठाउँमा पो घुम्ने विचार गर्नु सुन्दरबन नाम पनि सुन्दर बन छ हो ए कतिजना जस्तो आउनुहुन्छ ए हजुर हुन्छ आउनुहोस् न अब यहाँबाट साह्रै टाढो त होइन ज अँ हुन्छ ठिक छ राम्रो पनि छ यसो बनजङ्गलको यसो प्राणीहरू नि देखिन्छ हो अनि सुन्दरबन पनि एकदम राम्रो छ बेङ्गाल सफारी नि एकदम राम्रो छ हो भन्नुहोस् न म भन्नुहोस् म गाडी तयारी गरौला अनि तपाईँहरूलाई के कस्तो सुविधाहरू चाहिन्छ भन्नुहोस् न पहिल्यै तपाईँहरूले सानो गाडी लानु भयो भने वेगनरहरू जस्तो गाडी सानो लानु भयो भने अब त्यहाँ त सुविधासँग त तिनजना मात्र बस्नु मिल्छ सानो गाडी चाहिँ हामीले बाइस सौ रुपियाँमा लान्छौँ ठुलो गाडीहरू छ भने सवारीहरू जस्तो छ भने धेरै पनि जान मिल्छ त्यो कारणले गर्दा ठुलो गाडीको चाहिँ हामी अट्ठाइस सौमा लाँदैछौँ ठुलोमा चाहिँ तपाईँहरूलाई भाडा अलिक सुविधा हुन्छ धेरै गयो भने चाहिँ होइन तपाईँहरूलाई म हामी प्याकेजै दिन्छौँ नि सुन्दरबन घुमाएर बेङ्गाल सफारी सकेर ल्याइपुर्याउने अट्ठाइस सौ रुपियाँमा चाहिँ अब बेङ्गाल होइन त्यस्तो बुकिङ त होइन तपाईँको त्यहाँ गएर एउटा एन्ट्री टिकट पाइन्छ डेढ दुई सौ रुपियाँको पर हेड त्यति टिकट गरेर भित्र पसिसकेपछि चाहिँ घुम्नु मात्रै त त्यतिले भयो होइन त्यहाँ ट्रेन पनि चढ्छु यसो हात्तीहरूमा चढ्छु भन्ने हो भने चाहिँ त्यसको भिन्दभिन्दै पैसा दिनुपर्छ

अँ

होइन तपाईँहरू आउनुहोस् न भाडाहरू त यसो मिलिहाल्छ भन्नु पो अट्ठाइस भनिराखेको छौँ त यसो हेरेर विचार गरौ ला नि अँ होइन यहाँनिर होटेलहरू राम्रै छ होमस्टेहरू पनि छ हो तपाईँले अब डबल बेडको के अरे पर रुम पच्चिस सौ रुपियाँ पाउनुहुन्छ सिङ्गल बेड पनि पन्ध्र सौ रुम बाह्र सौमा त पाउनुहुन्छ